हेलो हजुर नमस्ते दाजु हजुर हजुर मैले तपाईँको होटेलबाट अर्डर गरेको थिएँ नि खाना हजुर त्यो मलाई फर्काउनु थियो कि खाना फर्काउने अप्सन त छ होइन तपाईँहरूकोमा त्यही भएर तपाईँलाई फोन गरेको नि हजुर होइन खाना त एकदम बेसी क्या मसाला एकदम बेसी तेल हजुर अनि मैले जुन जति खाना मगाएको थिएँ नि त्यही खाना पनि आएन नि त आधा आधा खाना आएको छ एकदम क्वान्टिटी पनि कम्ती आएको छ कि हजुर होइन त्यस्तो त कहाँ हुन्छ त अन्तखेरि खाना चाउमिन त अलिकति मात्रै आधी मात्रै आएको छ हो एक प्लेट त अलिक बेसी हुनु पर्ने हो मम पनि मैले तिन प्लेट मगाएको हो दुई प्लेट मात्रै आइरहेको छ हो अनि त्यो मासु पनिरहरू पनि पुरा तेल मात्रै मासालाहरू त्यो तेल बेसी नै छ अनि त्यस्तो त हामी त खानु सक्दैन नि त हो मैले त पहिले भनेको होइन सादा भनेर अन्त हजुर अर्डर गर्दा मैले भनेकै हो सादा भनेर अन्त त्यो त तपाईँहरूले रिटर्न गर्नु पर्यो नि पैसा फर्काउनु पर्यो नि होइन हजुर हजुर होइन अर्डर क्यान्सल नै गरेको कि मैले हजुर पैसा चाहिँ ब्याक गरिदिनु होस् न ल फर्काइदिनु होस् अनलाइनै उयो गरिदिु होस् न हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु हुन्छ